दाजु मैले तपाईँलाई कल गरेको थिएँ है भोलिको लागि गाडी बुक गर्नुको लागि र जतिसक्दो चाहिँ म चाहिँ उता छिट्टो पुग्ने काम पर्यो र उता एनजेपीबाट चार बजीदेखि ट्रेन हिँड्छ हरे र त्यही भएर चाहिँ मलाई मेरो घरमा पिकअप गर्नुको लागि तपाईँ एक्चुअल कति बजी आइपुग्नु हुन्छ दया गरी अलिक छिट्टो आइदिनु होस्